हेलो तपाईँ दुर्गा क्लोदिङ स्टोरबाट बोल्नु भएको हो तपाईँहरूकोबाट भर्खरै मैले धेरै दिन भएको थिएन धेरै दिन भएको छैन केही दिन अगाडि तपाईँहरूकोबाट मैले एउटा प्यान्ट किनेको थिएँ है र त्यो प्यान्ट चाहिँ मलाई खासै मन परेन तपाईँहरूले राम्रो क्वालिटी भनेर मलाई दिनुभएको थियो त्यो प्यान्ट त्यो प्यान्ट एकदमै लगाउन पनि नमिल्ने खालको भयो मलाई होइन र एकदमै सिलाइको क्वालिटीहरू पनि धेरै नै कमजोर रहेको रहेछ प्यान्टमा चाहिँ र त्यसको बिल्ट क्वलिटी पनि मलाई राम्रो लागेन प्यान्टको र तपाईँहरूले भन्नुभएको थियो कलरहरू जाँदैन भन्नुभएको थियो है रङसङ त्यसको सबै उडेर गयो गएको छ र एकदमै छिटोछिटो भुँवा लागेर सिलाइहरू एकदमै कमजोर छ तपाईँहरूको लुगाको प्यान्टको र मलाई एकदमै मन परेन तपाईँहरूको जुन प्रकारले मलाई भन्नुभएको थियो कि कस्तो राम्रो लुगा छ कति राम्रो ब्रान्डेड भनेर तपाईँहरूको मलाई दिनुभएको थियो है र कुनै पनि ब्रान्डेडको चाहिँ क्वालिटी एकदमै राम्रो हुन्छ भनेर सबैलाई थाह भएको छ तर तपाईँहरूको लुगाको चाहिँ एकदमै घटिया क्वालिटी भएको कारणले गर्दाखेरि चाहिँ मलाई खासै चाहिँ मन परेन तपाईँको लुगाहरू र अब उपारान्त दिनमा चाहिँ मैले चाहिँ तपाईँहरूकोबाट चाहिँ कुनै पनि लुगा किन्ने चाहिँ मैले ठानेको छुइनँ किनकि तपाईँहरूको लुगामा एकदमै कमजोरी भेटिएको छ एकदमै कमजोरी मलाई मन नै परेन तपाईँहरूको लुगा एकदमै मन परेन